हेर न मैले त नि त्यो अनलाइन स्किन केयरबाट फेस क्रिम मगाएको थिएँ कि मलाई त सुटै गरेन नि फेरि कस्तो अब हुन्छ नि यो डेट एक्सपाइरी डेट भएको दिएको जस्तै लाग्यो के मेरो त अनुहारभरि पिम्पल्सै पिम्पल्स हो अझ त्यो डार्क सर्कल डार्क हेड्सहरू भइरहेको छ त्यही त कस्तो रिस उठ्दो हौ आम्मामा त्यस्तो त नगर्नु नि है म त झन् सधैँ त्यही स्किन केयरबाटै मगाउँछु हो

नि हेर न अनुहारभरि पिम्पल्सै पिम्पल्स डेट एक्सपाइरी भएको दिएको छ अब म त त्यो स्किन केयरलाई कन्टेक्ट गरेर म त भन्छु त

त्यसले कस्तो नोकसानै गर्यो नि त्यत्रो पैसा दिएर गरेको थिएँ हो नि त्यही त अब पैसा दिए पछि त राम्रो प्रडक्ट दिनु नि है त्यही त दिएन नि कस्तो रिस उठेको होइन त म त सुट पो गर्छ होला भनेर मगाएको कि क्रिमले त भएन नि कस्तो म त अनुहारै चाउरी परेको जस्तै भइरहेको छ अब म त अब एपमा गएर फेरि रिटर्न गरेर फेरि अर्कै मगाउँछु त तिमी चाहिँ तिमी तिमी चाहिँ न मगाउ है त्यो योबाट मन परेन मलाई त अब म त रिटर्न गरिदिन्छु त्यही त पर्ख ल म रिटर्न गर्छु